ग्रामीण क्षेत्र भन्दा चाहिँ हाम्रो जसमा चाहिँ हाम्रो ग्राम पञ्चायत भनेर हामी चिन्छौँ है यसमा धेरैवटा चिजको अभाव छ हाम्रो धेरैवटा कमजोरी हामी यहाँ देख्नसक्छौँ जसमा चाहिँ हाम्रो यो एउटा बाटो भयो जुन चाहिँ बाटोको धेरै अभाव छ एकदमै दुःखद मान किसिमको बाटो छ जसमा चाहिँ बिमारीहरू हिँड्दा लड्ने गर्छन् र बाटोमा कमजोरी छ त्यसमा धेरै चिजको अरू पनि छ जसमा चाहिँ हाम्रो उयो रासिनको फ्यासिलिटी एकदमै राम्रो छैन र अरू धेरै पानीको भयो हाम्रो पानीको पनि समस्या देखिने गर्छौँ हामी यहाँ हामी जुन क्षेत्रमा बस्छौँ यो चाहिँ हाम्रो पाहाड क्षेत्र हाम्रो यो जग्गाको नाम कालिम्पोङ हो है र यहाँनिर चाहिँ एकदमै पानीको अलिक दुःख छ बाटोघाटोको अलिक दुःख छ हाम्रो जुन चाहिँ ट्रान्सपोर्ट सिस्टम छ त्यो एकदमै कमजोर छ र यसलाई चाहिँ के कसरी हुन्छ त्यो चाहिँ हामी गर्नु भनेर हामी सरकारलाई पनि मद्दत माग्ने गर्छौँ र सरकार अन्धो भएको कारणले यो असफ असफलता हामी यहाँ देख्ने गर्छौँ र यहाँ एकदमै बाटोघाटोको दुःख छ र बाटो भन्ने चाहिँ हाम्रो कस्तो छ भने एकदमै कताकता भत्केको कता पहिरो झरेको त्यहाँदेखि त्यो नबनाएको कारणले मान्छे चिप्लिँदै लड्ने गर्छन् र एकदमै खतम कन्डिसन भनौँ है अथवा यो एकदमै बिग्रेको जस्तो छ र यहाँनिर चाहिँ हाम्रो दुःख परेको बेलामा एकदमै साह्रो पर्छ जुन चाहिँ यहाँ हाम्रो बिमारहरू हुन्छन् हाम्रो यो बिमार भएको बेलामा चाहिँ बोकेर या अथवा कुनै कारणले कसरी लाँदाखेरि चाहिँ अप्ठ्यारो पर्छ र यहाँनिर धेरैजना लडिसके भन्ने चाहिँ हाम्रो यहाँ खबर हामी सुन्दैछौँ र बाटोको एकदमै अभाव छ र अरू चिज भन्दाखेरि यो रोडको पनि एकदमै अभाव जग्गा जग्गा एकदमै खाल्डो एकदमै ऊ त्यसले गर्दाखेरि चाहिँ हामीलाई एकदमै दुःख छ हिँड्दाओर्दाखेरि कुनै एम्बुलेन्सतिर बिमारीहरूलाई लाँदाओर्दा पनि खाल्डोतिर परेर उहाँहरू अलिकति दुख्ने हुनेछ र अरू पनि धेरै समस्या हरू छ जुन चाहिँ हामी यो पोलिटिक्स हाम्रो उयो राजनैतिक तरिका पनि हामी हामी अपिल गर्छौँ हामी भन्ने गर्छौँ र राजनीति पनि त्यही हो अन्धो भएको कारणले हामीलाई एकदमै त्यसमा पनि दुःख छ